हाम्रो क्षेत्रमा पाउने योजनाहरू चाहिँ कन्याश्री शिक्षाश्री रूपाश्री अन्त स्वामी विवेकानन्द ओयासिस अन्त माइनोरिटी हो त्यसरी नै अरू अरू अनि यसको फाइदा चाहिँ हामी अब जस्तो कि एउटा स्वामी विवेकानन्द त्यो स्कलरसिपको लागि चाहिँ अब एचएसमा नभए एमपीमा सिक्स्टी एभभ पर्सन्टेज आएको हुनु पर्यो अन्त त्यो त्यो त्यसको लागि अब सिक्स्टी पर्सेन्ट एभभ आएको छ भने स्कुलमा हेडमास्टरकोमा गएर सेकेन्ड एउटा पेपर निकालेर सिग्नेचर गराएर अन्त साइबर क्याफेमा गएर फर्म भर्नु पर्यो अनि फर्म भरेर स्कुलमा स्कुलमा एकजना हुन्छ उसलाई दिएर एउटा त्यो टिचरलाई दिएर अन्त उसले चाहिँ प्रोसेस गरिदिन्छ त्यसको अन्त ओयासिस पनि त्यही हो ओयासिस चाहिँ अब फोर्टी फाइभ एभभ पर्सन्टेज आउनेहरूलाई आउनेहरूको लागि हो त्यो पनि त्यही हो साइबर क्याफेमा गएर फर्म भरेर यता स्कुलमा बुझाउनु पर्छ अन्त माइनोरिटी चाहिँ अब क्रिस्चियन बद्धिस्ट मुस्लिम हो त्यस्ताहरूको लागि हाम्रो हिन्दूले चाहिँ माइनोरिटी पाउँदैन रहेछ अन्त माइनोरिटी भर्नुको लागि चाहिँ क्रिस्चियन हुनु पर्यो प्लस सर्टिफिकेट अन्त क्याफेमा गएर फर्महरू भरेर आउनु पर्यो त्यसरी नै अब फाइदा उठाउँ उठाउँछौँ हामी